हेलो अँ उस सुन न औ उमेश साथी अ्या त्यो अस्ति मैले भने नि त्यो हाम्रो बजार त्यो प्लास्टिकहरूको त्यो प्रडक्टहरू ल्यायो नि दुई चारवटा त्यो त अस्ति त राम्रो भने है सर्काए पुरा तिमीले पनि ल्यायौ होला दुई चारवटा तर त्यसको त्यो अलिक अहिले त मन परेन हौ भनन अब ठिक्कै पनि अब ब्यान पनि गर्दैगरेको है ठिकै मिलेको रहेछ हो हेर्दा राम्रो रहेछ पवाट्ट पवाट्ट फुटेर छैन नि चर्केर छैन फेरि त्यसमा त ड्याम पनि लाग्दा रहेछ कन्टेनरहरूमा है अनि नत्र त लाग्दैन नि होइन त्यो टाइट भएको हुन्छ कन्टेनर अब कोई के कन्टेनर भनेपछि तर सबै भित्र त पानी पानी क्या हावा पस्ने बेकारको हुँदो रहेछ अँ ए ल्याएको थियो अँ ए तिम्रो पनि त्यस्तै भयो अब चाहिँ यो नि फर्स्ट टू लास्ट अब त्यो चाहिँ चलाउनु हुँदैन अब त्यस्तै रहेछ यो बेकारको रहेछ हेर्दा चाहिँ राम्रो रहेछ अस्ति सर्कायो सर्कायो अब चाहिँ त्यसलाई चाहिँ अब फेरि अब के भन्नु है अब त्यो चाहिँ नचलाउने अब रड्डी रहेछ बेकारमा अब बेन पनि गर्दैछ ठिक्कै छ अब त्यस्तो भयो भने चाहिँ अब त्यो चल्दैन नि है तिनीहरूको पनि सामान अब त्यसरी ल्याएर कसले चाहिँ किन्छ त्यो नयाँ किनेर लाँदा चाहिँ राम्रो त्यहाँ किन्दा चाहिँ लगेपछि त्यो चलाउनु थालेपछि चाहिँ अब त्यसको अब धेरै अब उयोहरू अवगुणहरू यस्तो है ए फुटिहाल्ने रहेछ ए फुट्यो तिम्रो पनि अँ मेरो पनि सबै फुठ्यो नि एउटा मात्रै राम्रो छ अब त्यो पनि त्यसै फुटाउनु पर्ला जस्तो छ फुटाएर फ्याँक्नु जस्तो छ ए त्यस्तै हो हुन त त्यस्तो चिजहरूमा नराख्नु भन्छ नि है ती प्लासटिकहरूमा जस्तै अब कतिपय खानेकुराहरू त्यसले गर्दाखरि त्यो त राम्रो होइन है त्यसबाट पोइजन हुन्छ अन्त राम्रो देखेर ल्याएको नि अब राम्रो भनेर ए मैले पनि तिमी मैले गर्दा तिमीले ल्यायौ है ए चारवटा किनेको थियो तिमीले ठुल्ठुलो ए ला ला रिसायौ होला है नरिसाऊ अब के गर्नु अब म त राम्रो देखेर राम्रै भने तर अब चिज त्यस्तो खालको रहेछ के गर्नु अब है फ्याँकिदेऊ अब त्यो सब फ्याँकिदेऊ भन्दा जताततै फ्याँक्नु हुँदैन है अहिले त फेरि होइन सिटी बजाउँदै आउँदै गरेको हुन्छ भाइ बहिनीहरू समान उठाउनु अँ उनीहरूलाई राख्दिनु पऱ्यो नि बिचारहरलाई होइन टुटा भाँगालाई दिइहाल रमाई रमाई लान्छ बुट्टासरिको हो मजाले पेकिङ गरे सिलगडी लाँदै गरेको हुन्छ राम्रो छैन रहेछ ए बेकारको हेर्दा मात्रै बेकार रहेछ अँ त्यो लाग्दो पनि राम्रो पनि होइन छिट्टो त्यो ढुँडीहरू पर्दो रहेछ बरु स्टिलको ठिक हुने रहेछ हो अब स्टिल आयो भने चाहिँ किन्ने हो अब यो चाहिँ होस् अब जे हाल्यो किन्यो किन्यो है अब भयो अब चाहिँ नकिन्ने बेकारको रहेछ ए अँ ए हो ए अँ दामी है हेर्दा चाहिँ आम्म फुलैफुल भएको पुरा झुक्किरहेको होला मान्छेहरू है लगेपछि छाल पाइहाल्छ उनीहरूले पनि मार्छ होला है त्यो दोकानेहरूलाई त गएर सबले बोकेर लगेर चाहिँ अगाडि थुपारिदियो भने है त्यसै प्लास्टिक राम्रै भयो अब त्यो राम्रो छैन रहेछ अँ हेर्दा मात्रै राम्रो के गर्नु अब कोनि के उखान भनेको जस्तो कोनि के अरे हेर्दा कोनि के कोनि के भनेको जस्तो रहेछ ल ल हुन्छ हुन्छ